हजुर मसँग अहिले कुनै पुराना क्लिप गरिएका फो फोटोहरू छैन किनभने म फोटो खिच्न त्यति रुचाउँदिन त्यसले गर्दाखेरि अहिले अहिलेको जुन आधुनिक युग युगमा फोटोको त्यति महत्त्व छ यसलाई धेरै क्लिक गरेर राख्न सकिन्छ कैद गरेर राख्न सकिन्छ भने पहिलाको समयको फोटोहरू बिग्रेर जाने त्यो ऊ यस्तो का कागजको हुने गर्थ्यो भने अहिलेको जुन फोटोहरू छ ती कैद भएर एउटा डिजिटल रूपमा रहन्छ